हेलो अँ यो लकवीरको मासु पसल हो म यता कमानबाट बोलेको अनि हाम् म म साङ्से कमानबाट बोलेको अँ अँ अँ कालिम्पोङ जिल्ला कालिम्पोङ जिल्लाबाट बोलेको अनि मैले तपाइँलाई त्यो भैँसीको मासु दुई किलो पठाई मागेको थिएँ त अन्त यहाँ आइपुग्दा त त्यो मासु त राम्रो छैन रहेछ एकदमै बेसी लाम्टा भएको अलिकित गनाउने पनि अन्त अलिक कस्तो अलिक मैला जस्तो पनि राम्रो छैन रहेछ त मासु त किन यस्तो मासुहरू पठायौ अँ विश्वासी मान्छै नै थियो पठाएको थिएँ अँ त्यस्तो प्याकिङमा केही थिएन छैन तर अब तलबाटै अलिकति मासु चाहिँ नठिक अलिक राम्रो नपठाएको जस्तो बुझियो अब खोइ

अँ अँ अच्छा अच्छा अच्छा अच्छा अच्छा अँ ल त्यही त अब अब यो पालिलाई चाहिँ त्यो यो अलिकति त्यो मासु अलिकति ठिक भएन अनि अब चाहिँ पठाउँदाखेरि चाहिँ ठिकसँगको राम्रो खालको मासु पठाइदिने है ल अँ अच्छा अच्छा अच्छा अच्छा अच्छा अच्छा हुन्छ हुन्छ हुन्छ हुन्छ अँ हुन्छ राखेँ राखेँ ल ल धन्यवाद